ए तपाईँ डिके मोबाइल स्टोरबाट बोल्नु भएको ए हजुर मलाई एउटा नयाँ फोन सेट चाहिएको थियो कि अन्त त्यही भनेर नि हजुर मलाई अलिकति लो रेन्जमा चाहिएको थियो कि अन्त हजुर अन्त फिचर्सहरू पनि कस्तो कस्तो छ भनेर नि मलाई दस हजारदेखि पन्ध्र हजारसम्मको

हजुर हजुर हजुर मलाई स्यामसङको हजुर हजुर हजुर कति कति छ दुइटाको प्राइस चाहिँ हजुर ए हजुर यसको फिचर्सहरू चाहिँ के छ होला है स्यामसङ हजुर फोर्ट ए चौध हजार पाँच सयको भन्नुहोस् न मलाई

हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर यो फोनमा के हेरे चार्जर र हेडफोन त पाउँछ नि है हजुर ए चार्जर चाहिँ हुन्छ है हजुर अरू त स्यामसङको अरू त छैन नि है त्यति नै हो लो रेन्जमा ए हजुर हजुर हुन्छ तर फोनमा त अब हुनु सक्दैन है अब तपाईँको स्टोर चाहिँ खुल्ला कहिले कहिले भोलि खुल्ला हुन्छ होला ए हजुर हजुर म हजुर भोलि आउँदा हुन्छ होला है अन्त यसो डकुमेन्ट्सहरू के के चाहिन्छ होला है ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद म त्यसो भए भोलि आउँछु नि तपाईँकोमा हुन्छ हुन्छ धन्यवाद